म साथीहरूसँग सिक्किम जाँदा बिचमा जङ्गलमा गाडी पङ्कचर भएर राति नौ बजी फसिएको थिएँ र त्यति बेला धेरै प्रब्लम फेस गरेँ हामीले एक दुई घण्टा त्यहाँनेरि पर्ख्यौँ र मध्ये नौ बजेको थियो रातिको